त्यो मर्सिङबाट पेन्ट किनेको खतम भयो हौ एकखेप धुएको शेषै भइहाल्यो धोन्द्रो परेको टाइपको रङ्ग उडेर शेष भयो शेष त्यहाँ राम्रो पाउँदैन रहेछ है केटा हो आइटम चाहिँ